फुलहरू फुलहरूको म फुलहरू रोप्छु अनि उसको बिरुवालाई म धेरै यहाँनिर गर्मी हुँदाखेरि उसलाई हामी मचानहरू बनाएर हामी उसलाई छोपेर अनि पानीहरू लगाउने गर्छौँ अनि धनियाँ पत्ताहरू जब हामी रोप्छौँ तब हामी उहाँलाई मलहरू दिन्छौँ पानी दिन्छौँ गर्मी महिनामा हामी उहाँलाई छोप्छौँ र जाडोमा हामी पानीहरू लगाइदिन्छौँ र उहाँको बिरुवाहरूको हेरचार गर्छौँ